र विशेष हामीले अहिले यो समयहरूमा लाएको जति पनि जो खेतीपातीहरू छन् अनि यो खेतीपातीहरूलाई आलिकति बेसी मात्रामा पानी झरी बर्सात भयो भने अलिकति असुविधै छ अनि नहुँदा पनि असुविधै छ या हुँदाखेरि पनि असुविधै छ किनभने ठिक्कैको भएर भयो बस्यो मौसम भइदियो भने राम्रै हुन्छ अनि तुफान र यो आँधीबेह्री त हाम्रो यो पाहाड क्षेत्रमा साह्रै त आउँदैन हुँदैन पनि अनि बेसी पानी बर्सात् भयो भने चाहिँ हामीले लाएका जति पनि साग सब्जीहरू चाहिँ सबै खेरो बिग्रेर जान्छ अनि त्यो कुराले गर्दा हामीलाई आलिकति बेसी पानी पनि हुँदाखेरि असुविधै छ अनि पानी नहुँदाखेरि पनि असुविधै छ र एउटा ठिक्कैको मौसम वातावरण भएर बसिदियो भने हामी कृषकहरूलाई चाहिँ अलिकति सुविधै हुन्छ अनि खडेरी बेसी भयो भने त्यो पनि हुँदैन अनि खडेरीमा पनि हामीले गर्न के पनि सक्दैनौँ अनि असिना पनि साह्रै बेसी योपालि हाम्रो यो पाहाड क्षेत्रमा आएन जस्तो मलाई लाग्छ किनभने हाम्रो एरिया हाम्रो गाउँ समाजमा त्यति साह्रो यो असिनाले बिगार गऱ्यो भनेर म सुनेको छुइनँ अनि असिना पनि एउटा यस्तो चिज हो यो चिज पनि हाम्रो पाहाड क्षेत्रमा अलिकति हामी कृषक को बारीहरूतिर चाहिँ आइदिएको चाहिँ राम्रो किनभने असिना धेरै मलिलो गर्छ असिनाले अनि पानी भन्दा अलिकति मलिलो चाहिँ असिनै हो असिनाले चाहिँ धेरै एक डेढ फुट भिजाएर लान्छ अनि पानी भनेको चाहिँ अलिकति आउँछ भिज्छ तर त्यसले भनेको जस्तो तल जमिन भेट्न सक्दैन अनि असिना पनि धेरै आयो भने धेरै बिगार गर्छ अनि कम्ती ठिकैको आयो भने हामी कृषकहरूलाई त्यो कुराले फाइदै गर्छ तर सठिक त्यो एउटा समयमा बर्सिदियो भने हामीलाई दुइटै कुरा हामी कृषकहरूलाई चाहिने गर्दछ अनि राम्रो भइदियो भने हामी सबै कृषकहरूलाई राम्रै हुने गर्दछ